मसँग भन्नपर्दा धार्मिक रीति रिवाजसँग सम्बन्धित गीत सङ्गिनी गीत हो अनि त्यो सङ्गिनी गीत चाहिँ मलाई मनपर्छ कुनै समयमा मैले यो गीत गाएको पनि थिएँ साथीहरूसँग हाम्रो खस जातिको हुनाले म पनि खस जातिबाट आएको हुनाले म यो गीतलाई मनपर्छ र साथीहरूसँग त्यस्तै प्रोग्राममा हाम्रो धार्मिक प्रोग्राममा मैले गाएको पनि थिएँ